र मैले चाहिँ एमजनबाट एउटा टी सर्ट किनेको थिएँ त्यो टी सर्ट मलाई एकदमै फिट भएको छ है अब ठिक दाम पनि अब त्यसको पाँच सौ रुपियाँमा एकदमै मलाई फिट भएछ मलाई त्यसको कलरहरू मन पऱ्यो है मलाई त्यो साइजपनि एकदम त्यो टी सर्टको एकदमै फिट छ ठिकै छत्यसले गर्दाखेरि एकदमै मलाई एमजनबाट ठिक अर्डर र साइज पठाएकोमा धन्यवाद